भर्खरै मात्र है मैले हिजो मात्रै मेरो सामान पाएँ मैले चाहिँ यो चाहिँ इन्स्टाको पेज स्लिक कर्नरबाट जुत्ता किनेको थिएँ न्यु ब्यालेन्सको हो एकदमै राम्रो क्वालिटी एकदम हाई सु क्वालिटी अब त्यो सोलको क्वालिटी पनि एकदमै राम्रो सोलको मुनि पनि एन बी भनेर प्रिन्ट भएको है प्राइस अनुसार अब हुन्छ नि अब सामान चाहिँ एकदमै राम्रो प्राइस पनि धेरै कम्ती पच्चिस सय कि कति मात्र लाग्यो एकदमै राम्रो क्वालिटीको आयो सु हो स्लिक कर्नरबाट हुनु त म यो पेजको मान्छेलाई पर्सनली चिन्दिनँ तर अब म यो पेजको मान्छे चाहिँ एकदमै रिलाय रिलाएबल पेज एकदमै है जसले पनि अर्डर गर्नु सक्ने अब इन्स्टाग्राममा त कति फेक हुन्छ अन्त है तर यो पेज चाहिँ एकदमै राम्रो स्लिक कर्नरको जुत्ता चाहिँ एकदमै राम्रो लाग्यो हुनु त मैले अब रिभिउहरू नहेरी अर्डर गरेको थिएँ है डर लागिरहेको थियो अनलाइन त्यही माथि इन्स्टाग्रामको पेजको तर अब एकदमै राम्रो क्वालिटीको जुत्ता आयो म एकदमै ग्रेटफुल छु स्लिक कर्नरपट्टि चाहिँ थ्याङ्क यु स्लिक कर्नर